चराहरूलाई आफ्नो आँगन आफ्नो बगैँचामा आएर अब खेल्नु उनीहरूलाई मजाले खुसी भएर बसेको हेर्नु त सबलाई नै इच्छा लाग्छ र मयुरहरू रुखतिर आमामा मेरो गार्डनमा आएर रुखहरूतिर बस्छन् उनीहरू खुसी भएर बस्छन् र खेलेको पनि राम्रो लाग्छ र अनि हामी चाहिँ अब चराको लागि राखिदिन्छौँ हामी चर चराको लागि चामल छरिदिन्छौँ रोटी दिन्छौँ अनि पानीहरू पनि हामी गर्मीमा एकदम पा पानीले तिर्खा लागेको बेला बिचरा चराहरू आएर खावोस् भनेर हामी भाँडातिर पानी पनि राखिदिने गर्छौँ